एस्क्युज मी सर मैले अघि भर्खरै अर्डर गरेको मेरो चिकन रोस्ट मैले क्यान्सल गरिदिएको थिएँ केही मेरो कारणले गर्दा अहिले फेरि मेरो साथीहरू आउनु आँटेको थियो र मैले त्यो अर्डरलाई फेरि मैले अर्डर गरेको थिएँ र त्यो अहिलेसम्म आइपुगेको छैन मैले बाह्र बजी अर्डर गरेको थिएँ र अहिले एक बजिसक्यो एक घन्टा भइसक्यो तरै पनि आएको छैन तपाईँ प्लिज डेलिभरी बोयलाई सोधिदिएर यसो सोधिदिनु होस् खोज तलास गरिदिनु होस् कहाँ आइपुग्यो कता के यसो हेरिदिनु होस् न